हेलो मिलन दादा तपाईँकोबाट निरव पब्लिकेसनबाट जुन चाहिँ मैले एउटा चियामाथि आधारित एउटा कृति लगेको थिएँ है त्यो कृति चाहिँ एकदमै मलाई मनपर्यो है अन्त हाम्रा जति पनि विद्यार्थी नानीहरू छ है स्कुल कलेजका जति पनि नानीहरू छ विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ एकदमै पढ्नलायकको त्यो कृति रहेछ चियाबारी माथि अहिले झन् हाम्रो यो एकदमै अब चलेर आइरहेको वर्तमानको यो जल्दोबल्दो समस्या है चियाबारीको र यसलाई चाहिँ अब यो कृतिलाई चाहिँ तपाईँले अब अधिकभन्दा अधिक ल्याइदिनु भएर है नानीहरूलाई भनिदिनु भयो भने है यो कृतिको विषयमा र उहाँहरूले पनि किन्नुहुनेछ र चिया विषयमा पनि चियाबारी विषयमा पनि उहाँहरूले जान्ने एकदमै मौका पाउनुहुनेछ र यो कृतिको लागि चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद